प्रार्थना र उपासना प्रार्थनाले एउटा पहाडलाई हल्लाउन सकिन्छ भनिन्छ है उपासनाले भगवानसम्म पुग्न सकिन्छ भनिन्छ र प्रार्थना र उपासना दुई नै हाम्रो जीवनमा एकदमै बहुमुल्य चिज हो प्रार्थना हामीले जहिले पनि अरूको निम्ति गर्नु पर्छ भनिन्छ अरूको निम्ति प्रार्थना गर्दा अरूको आशीर्वादले त्यो हाम्रा आफ्नो निम्ति प्रार्थना गर्नै पर्दैन उनीहरूको आशीर्वादले नै हामीलाई सबै कुरा पुग्छ भनिन्छ प्रार्थना गर्दा हामी हात जोड्छौँ अनि बुढी औँला चाहिँ हाम्रोपट्टि हुन्छ अरू चाहिँ माथि हामी जोडेको हुन्छौँ र अरूको निम्ति प्रार्थना गर्दा अरूको प्रार्थनाको आशीर्वाद चाहिँ हामीमा पनि पर्छ अरे र भगवान् भन्नुहुन्छ जुनै शास्त्रमा हामी पाउछौँ या हामीले आफ्नो निम्ति प्रार्थना गर्नु पर्दैन हामीले जहिले पनि अरूको निम्ति प्रार्थना गर्नु पर्छ र प्रार्थनामा धेरै शक्ति छ हामीले कसैको निम्ति प्रार्थना गरेर उसको उत्थान हुन्छ उसको जीवनमा सुख शान्ति खुसीयाली आउँछ भने उसको निम्ति हामीले प्रार्थना गर्नु पर्छ बिमारीको निम्ति प्रार्थना गर्नु पर्छ असहायहरूको निम्ति प्रार्थना गर्नु पर्छ जो मरेको छन् बितेको छन् उनीको निम्ति शान्तिको निम्ति प्रार्थना गर्नु पर्छ र प्रार्थनामा धेरै शक्ति छ प्रार्थनामा धेरै शक्ति छ यस कारण प्राथनाले एउटा पर्वतलाई हल्लाउन सक्छ भनिन्छ उपासना उपासनाले उपासनाले के हुन्छ भगवानसम्म हामी पुग्न सक्छौँ यो मेडिटेसन हो उपासना आँखा चिम गरेर हामी भगवानको ध्यान गर्छौँ जब भगवानको ध्यान गर्छौँ हामी एकान्त ठाउँमा एकबास भएर शान्तसँगले हामीले प्रार्थना उपासना गर्न सक्यो भने प्रार्थना र उपासनाले हामी शाररिक मानशिक अनि अध्यात्मिक तौरमा उँभो उठ्न सक्छौँ भनेर भनिन्छ होइन साँच्चै नै हामीले एकदमै शान्तसँग राम्रोसँग एकदमै शुद्ध मनसँग प्रार्थना गऱ्यौँ र भगवानको उपासना गऱ्यौँ भने साँच्चै नै हाम्रो शाररिक मानसिक र अध्यात्मिक मात्रै नभएर बौद्धिक विकास पनि हुन जान्छ र मलाई त लाग्छ कि यस्तै प्रकारले हामीले प्रार्थना गऱ्यौँ यस्तै प्रकारले उपासना गऱ्यौँ भने हामी अवश्य नै ईश्वर ईश्वरतमा पुग्न सक्छौँ मानवदेखि माधव हुन सक्छौँ भगवानले भन्नु भएको छ म पनि ईश्वर तिमी पनि ईश्वर तर तिमीले बुझ्दैनौँ तिमी ईश्वर हौ भनेर किन भने त तिमीलाई याद छैन तर मलाई याद छ तिमी ईश्वर हो भनेर तिम्रो हृर्दयभित्र ईश्वरको बास छ र जब हामी प्रार्थना र उपासना एउटा शुद्ध मनले साँचो हृदयले गर्छौँ साँच्चै नै हामी एउटा मानवदेखिन् माधव भएर जान्छौँ ईश्वरतमा पुग्छौँ र यस्तो बोध हामीलाई हामीले गर्नु पर्छ बोध गर्नु पर्छ अनि अरूलाई पनि बोध गराउनु पर्छ भन्ने लाग्छ र मलाई चाहिँ लाग्छ यसरी मैले शुद्ध मनले अरूको निम्ति प्रार्थना गर्दा म अति आनन्दित हुन्छु अति खुसी हुन्छु कसैको निम्ति मैले के गर्न सकेँ सानो भए पनि सेवा गर्नु सकेँ भन्ने मलाई लाग्छ र म अति नै खुसी हुन्छु मलाई खुसीको बोध आउँछ म आनन्दित हुन्छु अनि मलाई एकदमै के हुन्छ भने एकदमै स् म एकदमै खुसी हुन्छु कसैको उन्नति देखेर कसै स्वास्थ्य भएको देखेर कसैको निम्ति प्रार्थना गर्दा ऊ राम्रो भएको देखेर मलाई खुसी लाग्छ